म जब कि कुनै बिरुवालाई उमार्नको लागि तयारी गर्छु म त्यसमा लगाउनको लागि चाहिँ कुन चाहिँ माटोमा म राम्रै घरमा जुन चाहिँ माटो हुन्छ त्यही माटोमा नै म रोप्ने गर्छु त्यसमा कुनै मलजल गर्ने कुरा आएन जब के म कुनै रुखहरू रोप्दछु भने त्यो जुन चाहिँ माटोमा म रोप्छु त्यो नर्मल माटो नै हुन्छ है जस्तो बारीमा भयो या फिर कुनै जङ्गलमा या फिर कुनै जग्गामा रोप्दाखेरि त्यो नर्मली माटोमै रोप्ने गर्छु तर जब म कुनै फुलहरू रोप्ने गर्छु है कुनै प्लान्टहरू रोप्ने गर्छु त्यसको लागि चाहिँ म के प्रयोग गर्ने गर्छु भन्दाखेरि चाहिँ त्यो जङ्गलहरूबाट खोजेर त्यो मलहरू भयो र त्यो मलिलो मल साथै गाईको मल या बाख्राको मलमा बालुवा मिसाएर र माटो मिसाएर त्यसलाई राखेर जङ्गलको मललाई मिसाएर राखेर चाहिँ म त्यसलाई प्रयोग गर्ने गर्छु किनकि त्यसो गर्ने हुँदाखेरि चाहिँ फुलहरू चाहिँ भयो या फेरि प्लान्टहरू भयो एउटा मजाले फक्रिएर आउने काम गर्छ है म त त्यसरी प्रयोग गर्छु